भन्नुहोस् न हजुर तपाईँको नाम तपाईँको नाम प्रणय ए हजुर तपाईँ सिक्किमबाट यहाँ चाहिँ गुम्बा हेर्नु आउनुहुने हजुर तपाईँलाई अब यो इन अब कुरा सुन्दाखेरि पुरा इन्ट्रेस्ट छ होला है यस्तो उइसतिर यहाँनिर अब आउनु सक्नुहुन्छ यहाँ धेरै गुम्बाहरू छ हो अन्त एउटा माथिनिर दुर्पिनको गुम्बा छ अन्त त्यो गुम्बा बारेमा भन्नुपर्दा चाहिँ त्यो चाहिँ प्रायः यहाँबाट चार सौ रुपियाँ लान्छ भ्यान हो चार सौ रुपियाँ अनि अन्त त्यहाँनिर गुम्बामा त्यस्तो टाढो पनि होइन तपाईँ यहाँबाट लगभग फोट्टी मिनेट्समा पुग्छ त्यहाँ माथि अन्त त्यो गुम्बा चाहिँ अब कस्तो भन्दा चाहिँ टपमा छ टुप्पामै छ नि त तपाईँले कालिम्पोङको भ्यु पनि देख्नुहुन्छ त्यहाँबाट होइन यो कालिम्पोङ भन्दा पनि जुन मेन टाउनको चाहिँ तपाईँले मजाले भ्यु देख्नुहुन्छ हजुर त्यहाँ त्यहीँ अलिकति तल ग्राउन्ड पनि छ त्यहाँनिर अब आर्मीहरूको पनि त्यहाँ अलिकति तल हो गुम्बा पनि भित्र राम्रो छ हो आउनुहोस् न अरू जग्गाहरू अब तपाईँले कालिम्पोङ टाउनमै नभ नभएर अब उता गाउँतिर पनि गुम्बाहरू राम्रो राम्रो होइन लाभा लाभा भन्ने सुन्नुभएको होला तपाईँले लाभा भन्ने अलिकति यहाँबाट त्यस्तै तिन घन्टाहरू ई लाग्छ होला अलिकति भन्दा पनि तिन घन्टा थ्री आवर्सहरू लाग्छ होला कि त्यहाँ चाहिँ हामी अब गाडी रिजर्भ गर्नुपर्दैन त्यहाँको लागि पाउँछ गाडी बिहान बेलुका हजुर पुरा चिसो हुन्छ हो अब तपाईँ विन्टरको विन्टर लाग्नु आँट्यो तर पनि अब त्यहाँ त जहिले चिसो नै त हुन्छ अन्त त्यो त्यहाँनिर छ गुम्बा गुम्बा गुम्बा मात्रै नभएर त्यहीँ गुम्बाकै छेउमा रिजर्बियरहरू छ त्योहरू पनि हेर्नु सक्नुहुन्छ गुम्बा पुरा राम्रो छ अब तपाँईलाई म अहिले भरे फोटोहरू पठाइदिन्छु कि हेरेर हे भन्नुहोस् न अब त्यसै बिच्चामा तपाईँको खर्च पनि त हुनुभएन बजारमै छ तपाईँको उयाँनिर बाग्धाराको त्यहाँ लेप्चा होस्टेलको त्यहाँनिर लेप्चा गुम्बा छ हो अन्त अरू ठाउँ पर दस माइलनिर छ अन्त त्यहाँनिर टिबिटियन गुम्बा गुम्बा पनि छ बाग्धाराको त्यहाँनिर तपाईँ गुम्बै हेर्नुहुन्छ भने त यहाँ त गुम्बा त त्यस्तो दिनमा एक दिनमा त हेरेर सक्नुहुँदैन नि हजुर पुरा छ गुम्बाहरू आउनुहोस् न तपाईँ एकपल्ट भिजिट त गर्नुहोस् हुन्छ फोन गर्नुहोस् न मलाई हुन्छ तपाईँको नाम के हो भन्नुभयो ए हुन्छ थ्याङ्क्यु